मेरो पहिलाको फोन चाहिँ एन्ड्रइड नै थियो तर चाहिँ फोरजी फोन थियो त्यसमा त्यस्तो राम्रो फिचर्सहरू थिएन अनि त फोनको क्यामेराको क्वालिटी पनि त्यस्तो राम्रो थिएन स्टोरेज पनि बेसी थिएन है कम्ती स्टोरेज थियो बेसी मतलब फोटोहरू राख्यो भने पनि स्टोरेज फुल भइहाल्थ्यो मेमोरी कार्ड लाएर चलाउँथेँ है र अहिले चाहिँ मैले नयाँ एन एन्ड्रइडै किनेको छु फाइभ जी ओप्पो फोन फाइभ जी छ अहिले चाहिँ यसमा चाहिँ धेरै स्टोरेज छ फिचर्सहरू एकदम दामी छ साउन्डहरू एकदम राम्रो मैले पिक्चरहरू हेर्दा पनि एकदम दामी क्वालिटीमा आउँछ र यसको क्यामेरा झन् दामी छ यो चाहिँ एउटा गेमिङ फोन हो यसले चाहिँ यसमा चाहिँ जुन चाहिँ गेम खेल्दा पनि हुन्छ ह्याङ ह्याङ पनि हुँदैन है फास्ट चार्जिङ हो अनि त यसमा चाहिँ म नेटहरूतिर अब पहिलाको एन्ड्रइड फोनमा त अब नेटहरू पनि बेसी राम्रोसँग चल्ने थिएन तर यो फोन चाहिँ फाइभ जी भएकोले गर्दा नेट एकदमै मजाले चल्छ एकदमै मजाले अब मलाई जे हेर्न मन लाग्यो म त्यही कुरा अब नअड्की फोन नअड्की हेर्न सक्छु राम्रोसँगले र यसको चार्जिङ पनि एकदम धेरै स्पिड हुन्छ है एकछिनमै चार्ज भइहाल्छ मेरो फाइभ मिनट्समै हन्ड्रेड भइहाल्छ चार्जिङ पनि स्टोरेज पनि निकै फुल छ अनि त फोनको मोडलहरू दामी छ यो फोन चाहिँ मलाई पुरा मन परेर किनेको हो